बिरुवाहरूको लागि चाहिँ म माटो चाहिँ अब के अरे अब जस्तो बस्तीमा पाउँछ त्यस्तै माटो युज गर्छ हो अन्त मलिलो माटो पनि त्यो कडा खालको होइन त्यसमा चाहिँ अब मल मिसाउनै पर्छ माटो मात्रै पनि हुँदैन हो अन्त हामीले मल चाहिँ अब बस्तीतिर त जङ अब आ आफ्नो छेउमा वरिपरि सान् सानो भए पनि अब जङ्गलहरू त हुन्छ त्यसमा त्यसको मल लिफ मल पतकर सोहोरेर ल्याएर लिफ मल पनि बनाउँछौँ हामी त्यस पनि लाउँछ तर कति जग्गा चाहिँ कतिवटा बिरुवालाई चाहिँ लिफ मल मात्रै लगायो भने हुँदैन किनभने त्यो पानीले मल चाहिँ पानी हाल्ने बित्तिकै चुसिहाल्छ हो सकिहाल्छ त्यही भएर चाहिँ कतिवटा बिरुवा चाहिँ छिट्टो पानी चुस्नेहरू चाहिँ मर्छ हो त्यही कारणले गाईको मल पनि लगाएर चाहिँ हामी रोप्छौँ म चाहिँ रोप्छु किनभने गाईको मलमा चाहिँ पानी अलिक गाईको मल र माटोमा चाहिँ पानी अलिक रो मजाले सोसेर बस्छ त्यो लिफ मलमा चाहिँ त्यति साह्रो बस्दैन तर लिफ मलमा पनि माटो अलिक बेसी कम्ती लिफ मल हाल्यो भने हुन्छ तर त्यति साह्रो प्लान्ट चाहिँ राम्रो बिरुवा चाहिँ राम्रो हुँदैन त्यसैले गर्दाखेरि चाहिँ लिफ मल चाहिँ अब कतिवटा अब कस्तो भने चाहिँ अब जस्तो सेन्सिटिभ अब हुन्छ नि त्यो अब नरम अब बिरुवा पनि हेरिहेरि हुन्छ नि कति चाहिँ मलिलोमा माटोमा हुने चाहिँ त्यो लिफ मलमा हुन्छ अब कति चाहिँ के अरे त्यो लिफ मलमा मात्रै नभएर चाहिँ म ऊ यो गाईको मलमा मात्रै पनि राम्रो हुन्छ त्यसरी गर्छु र लिफ मल चाहिँ हामीले अब प्रायः किन्नु पर्दैन अब बस्तीमा त हो त्यहाँदेखि त्यो पतकर सोहोरेर ल्याएर थुपारेर राख्यो राख्यो त्यहाँदेखि त्यो भइ चाहिँ हाल्दैन त्यसलाई पनि एक वर्षहरू जस्तो चाहिँ टाइम लाग्छ मजाले हुनुको लागि र हामीले अब अर्को चाहिँ कतिवटा फुल चाहिँ त्यो कटिङ सार्नुको लागि पनि कतिवटा फुल चाहिँ बलुवामा हुन्छ भन्छ कतिवटा चाहिँ हुँदैन त्यो चाहिँ बजारबाट हामीले कम्पोस्ट त्यो प्याकिटको किनेर ल्याउँछ त्यो चाहिँ यहाँ हुँदैन हो त्यो चाहिँ नरिवलको जस्तो जट्टाको धुलो टाइपको त्यही हो भन्छ खासमा चाहिँ त्यो चाहिँ ल्याएर पानीमा भिजाएर पानीमा भिजाएर चाहिँ अब यती भिजायो भने पनि यत्ती हुन्छ त्यसमा चाहिँ कटिङहरू सार्छु त्यति नै हो